मलाई लाग्छ हिजोआज अत्याधिक स्किम टाइमका लागि नानीहरू खेल खेल्दैनन् नानीहरूलाई स्क्रिन टाइम कम गराउनुपर्छ अनि अरू इन्डोर गेम्समा पनि रुचि जगाउनुपर्छ नानीहरूलाई म्युजिक डान्स पेन्टिङ इत्यादिमा अधिक प्रोत्साहित गर्नुपर्छ यस्मा अभिभावकको पनि ठुलो जिम्मावारी हुँदछ मलाई लाग्छ सर्वप्रथम अभिभावकले नानीहरूलाई पढाइको लागि बाहेक फोन नै दिनुहुँदैन अनि मलाई लाग्छ स्कुलहरूले पनि नानीहरूलाई खेलकुदमा प्रोत्साहन गर्न जरुरी छ प्रत्येक स्कुलमा नै एउटा पिरियडमा एउटा विषयमा चाँहि खेलकुद राख्नुपर्छ त्यसो गर्नाले नानीहरूलाई खेलकुदप्रति रुचि बढेर जान्छ